हामी चाहिँ सपिङहरू गर्ने गर्छ मिसो होइन मिसो यस्तै प्लिपकार्टहरू एमाजोनहरूबाट अनि हामी पहिला चाहिँ हामी कतै जानु पर्थ्यो त्यहाँनिर हामी दाम सोध्नु पर्थ्यो यो कति यो कपडा राम्रो छ कि छैन हामीले हेर्थ्यो यस्तो तर अहिले चाहिँ यो हाम्रो अनलाइन सपिङको जमानाले गर्दा होइन हामीले धेरै सुविधा भएकोछ हामीलाई गएर त्यहाँ डिसकस् गर्नु पर्दैन कि यो कतिको हो यो कतिको हो यतिमा देऊ यस्तो हामीले त्यस्तो गर्नु पर्दैन त्यहाँ डिस्काउन्ट छ भने डिस्काउन्ट दिइरहेको हुन्छ यस्तो हामीले प्राइज हेरेर हामीले किन्ने गर्छौँ होइन क्वालिटीहरू पनि सबै राम्रो पाउने गर्छ अब लो बजेट छ भने चाहिँ अब त्यस्तै क्वालिटी आउँछ तपाईँलाई पनि थाहा छ होइन अब राम्रो पैसा दियो भने राम्रो क्वालिटीको कपडाहरू आउँछ त्यस्तै राम्रो हुन्छ हामीलाई पनि त्यस्तो राम्रो भएको छ अहिले अनि त्यसको साथसाथै होइन अन्त त्यो गुगल पे फोन पेहरू पनि निकाल्ने गरेको छ अहिले अन्त त्यसमा चाहिँ अब हामीलाई कतै धेरै पैसाहरू लिएर जानु पनि पर्दैन कतै अब होइन पैसाहरू बोकेर जाने गर्थ्यो हामी कता कता अब दोकानतिर कतातिर त्यति बेला अब हाम्रो पैसाहरू जति हुन्थ्यो त्यो पैसा चाहिँ हराउने गर्थ्यो अब धेरै पैसा हुन्छ हामी भएको ठाउँ हामी बोकेर जान्थ्यौँ र त्यति बेला अब हराउँथ्यो पैसाहरू त्यो पैसाहरू हराउँदैखेरि अन्त हामीलाई घरतिर कराउने गर्छ यत्रो धेरै पैसाहरू लिएर गएर तिमीहरूले हराउँछ त्यस्तो नगर त्यस्तो गर्नु हुँदैन तिमीहरूले कमाउन जान्दैन यस्तो उस्तो के के भन्ने गर्थ्यो अब होइन त्यस्तो भन्थ्यो सुन्थ्यो तर आहिले चाहिँ हाम्रो त्यो गुगल पे फोन पे निकालेकोले गर्दाखेरि चाहिँ हाम्रो त्यस्तो डर हुँदैन हामीलाई फोन अब हराउने सराउने अब केही होइन त्यो अब सेफ हुन्छ पैसा अब हाम्रो त्यो अब ब्याङ्कको ब्याङ्कमै हुन्छ अब हामी चटक्क गयो के किन्नु सामानहरू किन्नु छ भने गयो क्रेडिट कार्डहरू युज गर्छ हामीले होइन अन्त फोन पेमा स्क्यान गरेर पैसाहरू पे गर्ने गर्छ हामीले त्यसरी हामीलाई धेरै सुविधाहरू भएको छ धेरै राम्रो भएको छ हामीलाई त्यस्तो होइन राम्रो भएको छ अहिले सबै अनलाइन कामहरूले गर्दा त्यही सुविधा भएको छ हामीलाई अब कोही बेला अब हामी गाडीसाडीतिर गयो भने हामीले खुजुरा पैसा हुँदैन कोही बेला पाँच सयको नोट दुई हजारको नोट अब बोकेर हिँड्ने गर्छ अब अब सबैले अब टाढो छ भने त अब धेरै पैसा लिएर जान्छ त्यही भएर बस टिकटहरू पनि त धेरै दाम त्यस्तो हुँदैन अब छुट्टाहरू हुन्छ होइन अब पचास एक सय रुपियाँ अब कोही बेला आफ्नोमा खुजुरा हुन्थेन अनि खुज्रा देऊ अब पैसा हामीलाई हुँदैन यस्तो भन्थ्यो अन्त त्यो मान्छे कता कता भट्किन्थ्यो हामीहरूलाई कता जानु पर्थ्यो खुजुरा दिनको खोज्नुको लागि होइन दोकानतिर माग्ने गर्छ दोकानमा पाउँदैन कता जान्छ त्यता पाउँथेन अन्त हाम्रो यो गुगल पेले गर्दाखेरि चाहिँ अब होइन जति खुजुरा पनि भयो भने एक रुपियाँ दुई रुपियाँ पाँच रुपियाँ दस रुपियाँ एक सय रुपियाँ होइन जति अब भए पनि हामीले पे गरेर अब होइन त्यस्तो राम्रो गर्ने गर्छ त्यस्तो राम्रो भएको छ हाम्रो लागि अहिले पे गरिदिन्छ हामीले पैसा बस हामीलाई कता यता उता भट्किनु पर्दैन केही गर्नु पर्दैन यो हाम्रो यो टेक्नोलोजीले चाहिँ राम्रो गरेको छ अहिले अब होइन सपिङहरू पनि अब दिवाली भयो अब पूजाहरू भयो हाम्रो अफर पनि आउने गर्छ अनि सस्तोमा राम्रो राम्रो क्वालिटीको फोनहरू लिन पाउँछ लुगा कपडाहरू जे जे लिनु छ सबै पाउने गर्छ अनि त्यसको जति अब हामीलाई जस्तो कि अब खानाहरू छ जस्तो कि खानाहरू अर्डर गर्नु छ के गर्नु छ खानाहरू नि अर्डर भइहाल्थ्यो हाल्ने गर्छ अहिले हामीले कतै जानु पर्दैन अहिले घरै बसेर हामीले खानहरू अर्डर गरेर घरमै खानाहरू आउने गर्छ हामीले कतै जानु पर्दैन टाढोतिर यता उता अब कसैको कसैलाई अब बिमारीहरू हुन्थ्यो होइन अब त्यो जानु सक्दैन खाना तिनीहरूसँग अब दाउ हुन्थ्यो त्यही भएर अब बनाउन सक्दैन घरमा त्यही भएर अब अनलाइन सपिङ गर्यो भने त अन्त अनलाइन अब मगायो भने त खानाहरू घरमै आइहाल्छ खाना अन्त कतै जानु पनि पर्दैन हामीहरू कतै जानै पर्दैन त्यस्तै अब हामीलाई अब तेल होइन तेल साबुन दाल चामल अब चिनी जे जे छ अब सामानहरू जति छ सब्जीहरू भयो त्यो सब अब हामीलाई लिनु पहिला पनि बजारहरू हामीले जाने गर्थ्यो त्यो बजार भन्ने चिज चाहिँ अब सन्डे सन्डे मात्रै लाग्ने गर्छ यता चाहिँ होइन र त्यस्तो हुन्थ्यो तर आहिले चाहिँ अन्त के भयो भन्दाखेरि चाहिँ जहिले पनि अब आफूले केही सब्जी सकियो भने अब सब्जीहरू मगाउँदा हुन्छ अब दालहरू सकियो भने साबुनहरू सकियो भने होइन पर्फ्युम जति अब जे जे छ अब चाहिने अब मान्छेहरूलाई कताको मे मेकअपहरूको सामानहरू चाहिने गर्छ त्यस्तो पाउने गर्छ सबै अहिले हामीलाई सजिलो भएको छ क्या हो सबै सजिलो भएको छ अहिले चाहिँ राम्रो भएको छ अहिले